एउटा इन्सान एउटा इन्सानियतको नामले पनि त्यति गरिदिनु होस् त्यो फोनमा मेरो इम्पोर्टेन्ट डकुमेन्टहरू छ त्यही भएर म तिनीहरू उही तपाईँले छोड्नु भएको थियो नि त्यहाँ बाग्रागोटमा त्यहीँ त्यहीँ बाहिर स्टपमै छु कसरी मैले अरू ब्यागहरू निकालेको छु त्यो ब्याग नै मैले निकाल्नै बिर्सेछु मैले देखिन पनि तपाईँको त्यो सिटको तलपट्टि नै राखेरहेको थिएँ मैले तल्लोपट्टि अन्त निस्कनु हतारमा निस्केको थिएँ फोन पनि आएको थियो फोन पनि मतलब त्यति याद गरेको थिइनँ मैले त्यही ब्याग भित्र थियो त्यतिकै मैले अरू झोलाहरू निकाले त्यो ब्याग निकाल्नु बिर्सेछु त्यही भएर चाहिँ प्लिज यति चाहिँ गरिदिनु होस् त्यो मैले तपाईँले छोडेको ती स्टप स्टपमै छ

यति इन्सानियतको नाममा पनि त्यति गरिदिनु होस् म तपाईँलाई पैसा पनि दिन्छु